विशेष गरी हाम्रो ठाउँमा जुन जात र मेलाहरूको मेलाको आयोजना नोभेम्बर अक्टोबर नोभेम्बरतिर गरिन्छ किनभने त्यस समय दसैँतिहारको छेकछाक यहाँ रहन्छ अनि विशेष गरी सानो छँदाको सम्झनाको कुरा गर्नुपर्दा हामी सानो हुँदा हा हाम्रो आआफ्नो जातजातिको वेशभूषा छन् होइन कल्चर छन् अथवा अनि त्यही हो सम्झनाहरूको सम्झनाहरू आलै रहन्छ अनि जुन फुलपातीमा हामी घुम्ने गर्थ्यौँ आफ्नै वेशभूषा लगाएर होइन नाच्ने गर्थ्यौँ खेल्ने गर्थ्यौँ त्यो रमाइलो क्षणहरू अझै पनि अ आफूसँग राखेर सञ्चयन गरेर राखेको छु होइन अनि मेलाको कुरा गर्नुपर्दा हाम्रो गाउँको अलिक माथि नै मेला गरिन्थ्यो गरिन्छ अहिले पनि अनि त्यहाँतिर साथीहरू साथीभाइहरूसँग गएर खेलेका कुराहरू सम्झनाहरू धेरै मसँग